मलाई धेरै बाजा गाजा इन्सट्रुमेन्टहरू बजाउनु आउँछ है र म गीत गाउदा धेरै प्रकारको बाजा गाजा इन्सट्रुमेन्टहरू बजाउने गर्छु जस्तै सारङ्गी भयो गिटार भयो तबला भयो पियानो भयो मादल सारङ्गी ड्रम सेट है म सबै त्यस्तो धेरैवटा छ हाम्रो देशमा हेऱ्यौँ भने मेन इन्डियन म्युजिकमा हेऱ्यौँ भने तब्ला हुन्छ त्यसलाई पनि म धेरै राम्रोसँगले बजाउने गर्दछु है र यता सार सारङ्गी भयो बाँसुरी भयो म यसलाई चाहिँ नेपाली गीतहरू गाउँदा प्रायः बजाउने गर्छु र तुम्बुक भयो यो लेप्चा म्युजिकल इन्सट्रुमेन्ट हो म यसलाई लेप्चा फोक सङ्हरूमा युज गर्छु र कुनै एउटा गीत बलिवुडको गीतहरूको लागि म प्रायः जस्तो गिटार चलाउँछु पियानो चलाउँछु गिटार चलाउँछु पियानो चलाउँछु तब्ला चलाउँछु है र यता जुन चाहिँ यता डिभोसनल सङ्गहरू हुन्छ कति भजनहरू हुन्छ म त्यसको लागि हरमोनी चलाउने गर्छु त्यसको लागि म किबोर्ड चलाउने गर्छु र मलाई र मलाई यस्तो धेरै विभिन्न इन्सट्रुमेन्टहरू है धेरै कल्चरल बेस्ड इन्सट्रुमेन्टहरू पनि म बजाउने बजाउनु जान्दछु